अरे मैले ताजा पठाएको त हौ मासु त मैले एकदम बिहान अँ अँ दुई सय रुपियाँ किलो अँ म यहाँ आयो पाँच केजी एक हजार आइपुग्यो मैले त एकदम ताजा ता ताजा दिइपठाएको थिएँ त मैले अन्त मैले त्यही त मैले बिहान झन ताजा मासु हालिवरि पाँच केजी कर्रा तौलिइवरिकन त्यहाँदेखि मैले प्याक गरिवरिकन गाडीमा हालेर पठाइदिएको ए खै यहाँबाट त राम्रै पठाएको थेत त्यसो हो भने आउनु नि त म अर्को फेरि अर्को दिइपठाउँछु तर पाँच केजी त पाउँदैन दुई दु अढाई केजी पठाइदिन्छु म म गाडीमा हालेर पठाइदिन्छु तिमीले रिसिभ गरेर राख अँ ल भाइ अढाई केजी मात्रै पाउँछ है

अन्त कहिले आउने तिमी चाहिँ अँ अँ तिमी कहिले आउने म त अब डुबेँ नि हौ त्यसो भए त हत्तेरिका तिमीले गर्दा म त मलाई त अन्त यो पाराले त अब ताजा मासु पठाएर पनि अब तिम्रो अब सढिएको आयो भन्छ झन अब यो अढाई केजी फेरि जाँदा त म त अन्त छैन त अन्त अब मैले कहाँबाट चाहिँ भर्नु थत्तेरिका भाइ तिमी भाइ तिमी त अलिक उ उयो पो गर्छ क्या हौ गाँठे राम्रै मासुलाई पनि नराम्रो बनाउँछ क्या हौ गाँठे गुन्डा पो हो क्या हौ अँ थेत गुन्डा टाइपको त नगर है अब हेर फेरि म उ अढाई केजी फेरि पठाइदिँदैछु गाडीमा उसको फलना उयो हरिबहादुरको गाडीमा हालेर पठाउँदैछु अँ ल ल ल ल म अढाई केजी तौलेर पठाइदिएँ है ल त्यहाँ अँ हरिबहादुरको गाडीमा हालेर पठाउँदैछु ल त कहिले आउँछ भोलि आइहाल्नु म मलाई पैसा चाहिरहेको छ कि म फेरि अर्को किनेर काट्नु पऱ्यो नि त हौ अँ ल ल ल ल